यो अब लेख्नु र पढ्नुमा त पहिला त अब कलम र चकले नै लेखिन्थ्यो बोर्डमा पनि कागजमा पनि हो कागाज पनि त्यो धुस्रे कागज हुन्थ्यो पहिला त्यो त्यसमा लेखिन्थ्यो आजकाल त सबै ल्यापटप मोबाइल कम्प्युटर आइसकेको छ त्यसमा लेख्छन् मान्छेहरूले तर हुनु चाहिँ लेख्नु चाहिँ अब हातले हातैले कपीमा लेखे कलम र कपीमा लेखेको चाहिँ बेटर हो राम्रो हो यो चाहिँ आलिकति एकसर्साइज पनि हुँदो रहेछ हो राम्रो हो अन्त यो कम्प्युटरमा मोबाइलमा ल्यापटपमा लेख्दाखेरि चाहिँ अलिकति आफुलाई अब बिमारी टाइपको पनि हुँदो रहेछ त्यसले त अब ढाँड दुख्ने घुच्चुक दुख्ने हुन्छ कि त्यसले गर्दा हातैले लेखेको चाहिँ अलिक बेटर हो राम्रो हो तर आजकल त जमानै आबो कम्प्युटर जमाना हो कम्प्युटर जनामा जमानामा अब कागज पत्र लेख्नु त छोढ्यो त्यो स्कुलको बिद्यार्थीहरू मात्र त लेख्छ हो तर अब केही साल पछाडि त अब स्कुलको स्कुलको नानीहरूलाई पनि त्यो क ल्यापटपै बोकेर ल्याउनु भन्छ होला अब मिसहरूले अब टिचरहरूले हो कप ह ल्यापटपमै लेख्नु है खाता किताबहरू बन्द भयो आजकल खाता किताब पनि बो पाउनु छोड्छ होला खालि ल्यापटपमा हुन्छ होला सबै अँ त्यो गुगलहरू सर्च गऱ्यो भने किताबाहरू पनि त्यहीँबाट निक्लिन्छ होला सबै ति निक्लिन्छ होला त्यस्तो सिस्टम आइसकेको छ त्यसले गर्दा अब उहिलेको स जमानाको त सबै हराइ पो सक्यो हौ त्यसले गर्दाखेरि चाहिँ अब हुनु त अब हातले लेखेको राम्रो त राम्रो हो तर अब खोइ जमानै अब कहाँ पुगिसक्यो इन्टरनेटको त्यो इन्टरनेटको फाइ ह फाइभ जी भन्ने कोनि के के त्यो आइसकेको छ त्यसले गर्दा चाहिँ अब लेख्नु चाहिँ कागजैमा रुचाउँछु म चाहिँ लेख्नु चाहिँ त्यति हो मेरो चाहिँ भन्ने कुरा